हामीसँग साउथको मान्छेहरू थियो साउथको साथीहरूले गर्दा नेपाली सिक्ने कोसिस त गरेकै थिए उनीहरूले तर धेरै कोसिस गर्दा पनि कतिजनाले सिक्यो कतिजनाले सिकेनन् यिनीहरूसँग नबोल्दाखेरि यति साह्रो साह्रो पर्ने थियो कि हामीले कतिवटा ठाउँमा हाम्रो आफ्नो आफ्नो भाषाको ल्याङ्ग्वेजहरू पनि त्यहाँनिर युज हुन्थ्यो समय समयमा बुझाउन साह्रो पर्थ्यो तिनीहरू आफ्नै भाषामा बोल्छन् हामी आफ्नै भाषामा बोल्छौँ कतिवटा ठाउँमा भाषा लगाउनु पर्ने कतिवटा ठाउँमा आफ्नो हिन्दी पनि लगाउने पर्ने त्यस्तो कारणले गर्दाखेरि नेपाली नजान्ने भाषा प्रयोग गरेर साह्रै धेरै डिसटर्ब हुँदो रहेछ साह्रै बोल्नु नसक्ने कुराकानी गर्नै नसक्ने ठाउँमा चाहिँ नेेपाली हामी जस्तो आफ्नो जनताले प्रयोग गरेर बोल्न सक्छ त्यसरी नै उनीहरू बोल्नु सक्दैन उनीहरूको लागि हामी धेरै नै गर्नु पर्ने हुन्छ नबोल्नेहरूसँग हामी कसरी कुराकानी गर्न सक्नुपर्छ भन्ने कुरा तपाईँहरूलाई को मान्छेहरूसँग साथीहरूसँग कुराकानी गर्न निक्कै नै मुस्किल नै हुन्छ त्यहाँ कतिवटा ठाउँमा आफ्नो भाषा लाउनुपर्छ कतिवटा ठाउँमा हामीले अरू जातिको भाषा पनि लाउनु पर्ने बोल्नु नपर्ने त्यस्तो हुन्छ